हेलो

हजुर हेलो हेलो हजुर तपाईँकोमा के के छ के के अभाइलेबल छ

अँ लुगा हजुर उयो पेन्ट टपहरू छ

ए कुन कुन कलरको छ कुन कुन साइजमा छ तपाईँ भन्नु न हजुर सिक्स हन्ड्रेडसम्मको फाइप टु सिक्स हन्ड्रेडसम्मको नर्मल साइजमा हजुर

कति कतिको छ

वान थाउजन भन्नुभएको त्योभन्दा कम्ती हुँदैन कतिसम्म मिलाइदिनु हुन्छ मिलाउनु चाहिँ अलिक मिलाइदिनु न वान थाउजन त आम्मामामा अरू चाहिँ के के छ तपाईँ देखाउनुहोस् न पहिला त्यहाँदेखि म चुज गर्छु नि ल एट हन्ड्रेड एट हन्ड्रेडसम्म रेन्जको देखाउनुहोस् न

कि स्टार्टिङ नै थाउजन हो वान थाउजनको एट हन्ड्रेडमा त मिल्नुपर्ने अन्त किन्दा त कतिसम्म चाहिँ मिल्छ भनेपछि ए सेभेन फिफ्टी एट हन्ड्रेडमा हुँदैन

हुन्छ देखाउनु न पहिला तपाईँ त्यहाँदेखि म हेर्छु नि ल हेलो देखाउनुहोस् न त्यहाँदेखि हेर्छु नि म सोध्छु नि त्यहाँ तपाईँले घटाउनु त मान्दैन अलिक मिलाइदिनु न अन्त

बा फेड हुनेहरू त हुँदैन होला कलरहरू क्लालिटीअनुसार त्यो धुँदाहरू फेडहरू त हुँदैन होला

अब बेच्नेले त अब भन्छ आफ्नो त्यो सामान बिक्री गर्नुको लागि त भन्छ नि त्यस्तो तर अब लगेपछि चाहिँ कलर गयो भने चाहिँ धोएँ ल

धोएर त कलर गयो धुँदा हजुर

हुन्छ नाइनसम्म गरिदिनु न हन्ड्रेड त घटाइदिनु न हौ

ए हुन्छ थ्याङ्क्यु